हेलो हेलो हेलो म म चाहिँ राइ राइटर बोलेको हो अनि अलिपुर जिल्लाको त्यो गार्डन टी गार्डनको बारेमा केही बताइदिनु होस् न

हजुर

हजुर हजुरहरूले अनि चाडबाडहरू चाहिँ कसरी टार्छ हजुरहरूको बगानमा बोनसहरू पाउनुहुन्छ

हजुर अनि अनि हजुरहरूको चाडबाडहरू चाहिँ कसरी टारिन्छ त दुई दुई सौ बिस रुपियाँ हाजिरीले

अनि अहिले तपाईँ अहिले तपाईँहरूको बगान चाहिँ बगानमा रुखहरू चाहिँ